र तपाईँको गाउँमा पहिला तपाईँहरूको समयमा तपाईँको बाजे पुर्खाको समयमा र तपाईँको टाइममा कस्तो कस्तो खेतीबालीहरू लगाइन्थ्यो र अहिले तपाईँले कस्तो खेतीबालीहरू लगाइरहेको देख्नुभएको छ फरक तपाईँमा तपाईँले अहिले त्यस्तो फरकहरू यस खेतीबालीमा कस्तो कस्तो दख्नु भइरहेको छ पहिले बाजेहरू पिता पुर्खा हुँदाखेरि त अब कोदोहरू लाउँथ्यो मकैहरू रोप्थ्यो कोदो मकै लाएर मस्यामहरू रोप्थ्यो थाँक्रो लाउँथ्यो अन्त यस्तो कुरोहरू सबै गर्थ्यो अहिले चाहिँ अब त्यो सबै छोडेर त्यो सबै अहिले गर्दैन गर्ने मान्छे पनि छैन अहिले अलिअलि सागहरू लाउँछ सिमीहरू लाउँछ अलिअलि कोपीहरू लाउँछ त्यस्तो मूलीहरू तोरीहरू सागहरू छरेर अनि तोरीको सागहरू खान्छ हो त्यस्तो मात्रै छ अहिले त